हेलो दिदी अहिले तपाईँ सब्जीहरू बेच्नुहुन्छ हजुर सब्जी के के बेच्नुहुन्छ हौ तपाईँ आलु आलु कसरी किलो छ हौ दिदी हजुर त्यही त मैले त्यस्तै सात किलो जस्तो लग्यो भने कति छ हौ डिस्काउन्ट गरेर बिस रुपियाँ त अलिक बेसी नै भयो पन्ध्रहरू गर्दा हुँदैन

अनि ऊ यो टमटर कस् कसरी छ हौ ए हजुर त्यही त टमटर पनि पाँच किलो जस्तो चाहिएको थियो हो अन्त तपाईँले यसो दामहरू मिलाएर दिनुभयो भने चाहिँ किन्नु पर्यो भ हजुर त्यही त त्यस्तो सब्जीहरू कति छ सात ऊ यो लानु छ कि आलु टमटर प्याज खोर्सानीहरू फाइभ पर्सेन्ट त अलिक ऊ यो भयो टेन पर्सेन्टहरू गरिदिनुहोस् न हौ अलिकति अब यहाँ हुन्छ आलु दस किलो गरिदिनुहोस् हो अनि टमटर किलो प्याज तिन किलो खोर्सानी यस्तै चार किलो जस्तो गरिदिनुहोस् न हजुर हुन्छ दिदी त्यसो भने